हलो हलो सब्जीहरू छ त मेरोमा किन केको लागि ए अहिले त सब्जीहरूको भाउ त नि बेसी बेसी नै छ हौ अलिक बढेको छ हौ अहिले त आलु पच्चिस रुपियाँ किलो छ फुलकोपीहरू फुलकोपी त दाम बढेको पो छ चालिस रुपियाँ किलो पो त बन्दकोपी त किन म मिलाइदिन्छु नि पैँतिस गरेर लानु नि ल ए ए लानुहोस् न म मिलाइदिन्छु नि दाम मिलाइदिन्छु नि ल केको लागि घरमा के छ आहा बिहाको लागि हो भने त सामान निकै चाहिन्छ होला होइन ए अँ त्यसो भा मिलाएर लानुहोस् न म मिलाइदिन्छु नि टमाटर छ त पच्चिस किलो पच्चिस रुपियाँ किलो मिलाइदिन्छु नि म सबै हुन्छ एकदिन आउ आउनुहोस् न ए हुन्छ आउनुहोस् न गाडी लिएर आउनु हुने होला नि त ए हुन्छ आउनुहोस् न म मिलाएर दिन्छु नि ए हुन्छ आउनुहोस् न म मिलाइदिइहाल्छु नि